विकास र वृद्धिको सन्दर्भमा दार्जिलिङ जिल्लाले सामना गर्नु पर्ने मुख्य चुनौतीहरू चाहिँ आर्थिक स्थिति हो अनि सामाजिक वातावरणीय राजनीति किनकि यहाँको यिन आमदामी चाहिँ दार्जिलिङको आमदानी चाहिँ टुरिजम र चिया चियापत्तिद्वारा मात्र हुने गर्दछ अनि वातावरणीय अवस्थालाई हेऱ्यौँ भने यहाँनिर यहाँको स्वच्छ जलवायु र त छँदैछ तर बढ्दो जनसङ्ख्या र मानिसहरूको ज्यादा आउजाऊ भएका कारणले यहाँका वातावरणमा धेरै असर पर्न थालेको छ अनि दार्जिलिङको राजनैतिक व्यवस्था को बारेमा भन्नु पर्दा चाहिँ यहाँको राजनैतिक व्यवस्था चाहिँ स्थिर छैन राजनैतिक व्यवस्था स्थिर नभएकोले गर्दा यहाँ कोही बेला विभिन्न प्रकारको घटनाहरू घट्ने गरेको पाइन्छ पूर्वाधारको हिसाबले दार्जिलिङलाई राम्रो बनाउनको लागि चाहिँ एउटा ट्राफिक जामलाई चाहिँ को चाहिँ व्यवस्था गर्नु पर्ने छ यहाँ टुरिस्टहरूको सिजनमा ट्राफिक जामले चाहिँ मानिसहरूलाई धेरै समस्या भइरहेको छ अनि डम्पिङ ग्राउन्डको पनि राम्रो व्यवस्था गर्नु पर्छ बजारमा दुर्गन्ध बढेर गएकोले गर्दा यी दुर्गन्धहरूलाई सफाइ गर्नको निम्ति राम्रो व्यवस्था बनाउनु पर्ने हुन्छ